मैले अब मेरो पोजिटिव एक्सपिरियन्सको कुरा गर्दाखेरि चाहिँ अब मैले फ्लिपकार्डबाट एउटा विभो फोन मगाएको थिएँ अनि त्यो फोन आयो त्यो फोन आएपछि मैले अब खोलेर हेरेँ अब खोलेर हेर्दाखेरि फोन पनि फोनको क्वालिटी अनि अब फोन मैले यसो चलाएँ हेरेँ राम्रो लाग्यो नेटहरूको अब सुविस्ता यो क्यामराको अब क्यामरा एकदमै क्लियर सफा आउने अनि यसको अब ब्याट्री ब्याकअपहरू पनि एकदमै राम्रो लाग्यो अन्त यो मैले अब फोन चलाउँदैछु चलाएर अब दुई महिना तिन महिना भइसक्यो यो फोन चलाएको फोनको ब्याकअपहरू फोनको चार्जिङ फास्टिङ चार्जर अन्त जस्तो अब चार्जरलाई फास्टिङ चार्जर भनिन्छ चार्ज पनि एकदमै चाँडै हुने छिट्टै गरेर साह्रो लामो टाइम नलाग्ने अनि यो चार्जरबाट छिटो चार्ज हुने ब्याट्री ब्याकअप एकपल्ट चार्ज गरेपछि अब दिनभरि चलाउँदा पनि बेलुकासम्म चाहिँ आरामले जाने यो अब फोनको फिचर्सहरू पनि यसो राम्रो हेरेँ मैले योहरू पनि मलाई राम्रो लाग्यो अनलाइनमा मगाएको सामान यो फ्लिपकार्डबाट अन्त फ्लिपकार्डलाई पनि अब मेरोबाट चाहिँ एकदमै राम्रो लाग्यो धन्यवाद भन्छु है अनि अब यो चाहिँ मेरो अब पोजेटिव एक्सपिरियन्स हो कि अब यो फोनको बारे मैले फोन मगाएँ मलाई डर थियो कि यो फोन अब कस्तो छ के आउँछ मलाई थाहा थिएन र जब अब मैले फोन मगाएँ त्यो फोन आयो त्यो फोनलाई चलाएँ आफूले युज गरेँ चार्जहरू गरेँ चलाएँ त्यसको क्यामराहरू हेरेँ ब्याट्री ब्याकअपहरू हेरेँ एकदमै राम्रो लाग्यो अन्त यो फोनको अब चार्जरदेखिको लिएर फोनदेखिको लिएर फोनको ब्याट्री ब्याकअपदेखिको लिएर क्यामरादेखिनको लिएर इन्टरनेटको सुविधादेखिको लिएर हरेक कुरा मलाई एकदमै राम्रो लाग्यो यो विभो फ्लिपकार्डबाट आएको मैले मगाएको थिएँ आएर आजसम्म त राम्रो लाग्यो यो चाहिँ मेरो पोजेटिभ एक्सपिरियन्स हो र यो मैले अब फोनको बारेमा बयान गरेको छु राम्रो लाग्यो मलाई यो विभो फोन चाहिँ